यानि दार्जिलिङमा आएर चाहिँ रेन्टमा बस्नको धेरै नै गाह्रो छ जस्तो कि अब सानो जग्गाको पनि तपाईँहरूले धेरै नै पैसा तिर्नुपर्छ जस्तो कि अब जस्तो कि अब हामी बस्छ रेन्टमा अब जस्तै कि अब बाहिर जग्गाबाट आएर यहाँ रेन्टमा बसेर कलेज गर्दाखेरि चाहिँ हामीले अब सानो जग्गाकै अब दुई हजारदेखि लिएर तिन हजार अथवा पाँच हजारसम्मको भाडाहरू दिनुपर्छ जुन चाहिँ अब त्यत्रो कम्फोर्टेबल पनि हुँदैन हाम्रो लागि नै राम्रो टोयलेट दिएको हुन्छ नै राम्रो अरू फेसिलिटिजहरू हुन्छ जस्तो कि हामीले अगाडि नै एडभान्सहरू पनि दिएर बस्छ हामी रुममा तर पनि त्यस्तो आफूले भनेको जस्तो राम्रो फेसिलिटी पाउँदैन